हेलो रिता दिदी हो हजुर अस्ति तपाईँकोबाट मैले ब्याग लगेको थिएँ कि त्यत्रो दाम लाएर ब्याग त एउटा राम्रो छैन रहेछ हो हजुर त्यो चेनहरू पनि राम्रो छैन रहेछ सबै बिग्रेछ एकपल्ट धुएको थिएँ त्यो डाङडुङ गएछ हो हजुर तपाईँकैबाट लगेको हो नि हजुर राम्रो छैन रहेस हजुर त्यस्तो दाम लाएर किनेको थिएँ हो हजुर ब्याग त रड्डी आएछ नि हजुर रड्डी आएछ नि